ए हेलो दिदी ए तपाईँको बारेमा पुरा सुनेको थिएँ तपाईँले गाइड गर्नु हुँदोरहेछ है टोय ट्रेनमा घुमेको ए तपाईँ तपाईँको नम्बर चाहिँ मैले आफ्नो कजनबाट पाएको थिएँ अनि तपाईँको नम्बर पाउँदाखेरि चाहिँ तपाईँको बारेमा सुनेको थिएँ कि तपाईँले राम्रो मज्जाले घुमाइदिनुहुन्छ भनेर ए अनि हामी चाहिँ यसो टोय ट्रेनमा जाउँ भनेको हो अनि आउनु चाहिँ हामी तिनजना आउँदैछौँ अनि कि हामी चाहिँ दस तारिक चाहिँ दस तारिक आइपुग्छौँ अनि राति चाहिँ होटलमै बस्ने अनि एघार तारिकको चाहिँ टिकट बुक गरिदिनुहोस् न तिनजनाको

ए हजुर ए हुन्छ अनि तपाईँले कहाँ कहाँ लै लैजानुहुन्छ हजुर हजुर ए त्यही त तपाईँले तपाईँको बारेमा सुनेको थिएँ रामरी घुमाउनु हुन्छ भनेर है अनि उयो चाहिँ तिन हजार है ए त्यही त हामी आउने चाहिँ भोलि आउँछौँ भोलिको बुकिङ गरिदिनुहोस् न एघार तारिकको हजुर तिनजनाको ए हुन्छ हुन्छ तपाईँ गरिदिनुहोस् न ल